दार्जिलिङको हावापानी कस्तो छ भन्दाखेरि यहाँनिर जाडोमा चाहिँ एकदमै बेसी जाडो हुन्छ र जाडोको समयमा चाहिँ हामीले आगोहरू बालेर हिटरहरू चलाएर घरलाई न्यानो बनाउने गर्छौँ र गरममा पनि गरमै हुन्छ तर यति साह्रो गरम होइन कि हामी फेनहरू युज गर्नु परोस् त्यति साह्रो गरम चाहिँ गरम महिनामा चाहिँ हुँदैन तर जाडोमा चाहिँ धेरै जाडो हुन्छ यहाँनिर अहिले उहिलेको समयमा त उडुसहरू धेरै यस्तोहरू देखा पर्थे